हिजोआज अब हाम्रो नानीहरूले यो खेल्नुपर्ने हामीले खेलेको गेम्सहरू है फुटबलहरू भयो क्रिकेटहरू भयो ब्याडमिन्टन भयो भलिबल भयो तर अब अहिलेको जेनरेसनमा हेर्नुपर्दा चाहिँ अब अहिले अब नानीहरू जति पनि छ उनीहरू अब बाहिरी गेमपट्टि त छैन साह्रै रुचि अब अहिलेको नानीहरू सबैजना गेमपट्टि ए गेम्समा फोनपट्टि छ फोनको गेमपट्टि अब सबैजना घरमा बसी फोन खेलाउँछ फोनमा गेमहरू खेलाउने गर्छ अनलाइन गेमहरू तपाईँको अन्त अब बाहिर फुटबलहरू खेल्नुपर्ने ब्याडमिन्टनहरू खेल्नुपर्ने फिट्नेसलाई पनि त्यो एउटा फाइदा लाभदायक छ त्यो तपाईँको है तर नानीहरू अब हिजोआज के भएको छ भन्दाखेरि अहिले अब तपाईँको इन्टरनेटले गर्दाखेरि फोन सबैको हात हातमा छ अन्त त्यसले गर्दाखेरि तपाईँको सबैजना फोनमा भुलिएको छ त्यो फोनमा भुलिएको कारणले गर्दाखेरि अब तपाईँको फिट्नेसलाई एउटा केही छैन फाइदा लाभदायक भनेको केही पनि छैन खायो घरमै बस्यो अनलाइन गेमहरू खेल्यो जस्तो तपाईँको फ्री फायरहरू भयो अन्त के भन्छ त्यो तपाईँको फ्री फायर भयो पब्जी भयो एमल भयो अन्त यस्तो गेमहरू खेलेर साथीहरूसित कनेक्ट गरेर यसरी गेमहरू खेलेर बसेको छ हाम्रो नानीहरू अब बाहिरी गेम भनेको केही पनि छैन हाम्रो नानीहरूको अहिले अब तपाईँको सबैजना फोनमै छ छ फुटबल छ खेल्नुको लागि जग्गा छ अब चान्स छ मौका छ तर नानीहरूलाई त्यो प्रति इन्ट्रेसै त छैन तपाईँको है त्यही हो हाम्रो नानीहरूले खेल्ने अनि तर अब खेल्नुपर्ने चाहिँ मलाई चाहिँ लाग्छ अब साह्रै खेल्नुपर्ने चाहिँ अब फुटबलहरू भयो क्रिकेटहरू भयो ब्याडमिन्टन भयो भलिबल भयो यस्तोहरू खेल्यो भने चाहिँ अब हाम्रो फिटनेसलाई पनि लाभदायक छ हामी हेल्दी हुन्छौँ स्वास्थ्य बस्छौँ र अब त्यो फोन खेल्दाखेरि फोनले के हुन्छ एक त हाम्रो अब फोनलाई हामी गेम खेल्नु थालेपछि अब टाढो राखेर हेर्दैनौँ एउटा त डिस्टेन्स पनि हुनुपर्यो त्यसको लागि अन्त हामी नजिक लिएर खेल्ने गर्छौँ नजिक लिएर खेल्ने गर्दाखेरि त्यसमा लाभदायक केही छैन त्यो एउटा हानि छ एउटा कुरा भयो तपाईँको आँखालाई प्रब्लम भयो मेन कुरा त अर्को कुरा यता अब फाल्टो काम केही पनि छैन ब्रेनलाई पनि फोनमै लगाएको छौँ हामीले अन्त त्यो हुँदाखेरि हामी एकोहोरे हुन्छौँ एकोहोरे भएपछि के हुन्छ पछिबाट अब हामीलाई मेन्टली पनि इफेक्ट हुनसक्छ अब हामीले जानेकै त्यो फोन मात्रै हुन्छ अब हाम्रो यो कुरा चाहिँ जान्नुपर्ने अब हाम्रो गार्जेनहरूले पनि है गार्जेनहरूले पनि जान्नपर्ने अब नानीहरूलाई फोन दिएको अब कति टाइम दिनुपर्ने कुन हिसाबले दिनुपर्ने त्यो पनि अब हाम्रो फ्यामिलीहरूले जान्नुपर्ने कुराहरू है भनेर यतिकै मैले पज गर्दा हुन्छ यो